पहिलाको भन्दा अहिले निकै नै कम्ती भएको छ आफ्नो परम्परा संस्कृतिपट्टि आफ्नो भेषभाव र भेदभावपट्टि अलिकति ध्यान दिन युवाहरूले कम्ती नै गरेको छन् जस्तै पहिला आफ्नो एउटा कल्चरल प्रोग्राम नभए आफ्नो केही हुनेबित्तिकै आफ्नो वेशभूषा नै आफ्नो परम्परा र संस्कृति हुन्थ्यो अहिले धेरै नै कम्ती देख्न पाइन्छ यो सब हुन किनकि अहिलेको युवाहरूमा त्यो जोस र जाँगर रहेन जस्तै पहिला थियो खालि कल्चरल प्रोग्राम हरेक चिजमा वेशभूषा भनेपछि नेपाली युवाहरूले धेरै नै लगाउँथे तर अहिले धेरैभन्दा पनि धेरै कम्ती भएको छन् पहिलाको जस्तो पहिलाको निम्ति अहिले धेरै कम्ती भएको छन् जस्तै यो वेशभूषाप्रति भाषापट्टि धेरै नै अहिले मानिसहरूले कम्ती गरेको छन् पहिलाको हेरी किनकि अहिलेको युवाहरूमा त्यो जागरुकता रहेन जो चाहिँ पहिला हुन्थ्यो र फिलहालमा अहिले धेरै नै हाम्रो बुजुर्ग बुजुर्ग व्यक्तिहरू घरमा रहेन सबैको निधन हुँदै गएको छन् र अहिलेको समयमा मान्छेलाई सबैभन्दा ठुलो नै काम सोचिन्छ र काम र आफ्नो आर्थिक जीवनमाथि व्यस्त हुन्छन् र अहिलेको युवाहरूमा यो जोस जाँगर रहेन जस्तो पहिला हुन्थ्यो जस्तै पहिला हुन्थ्यो मारुनी मारुनी डान्स यो कल्चरल प्रोग्राम यो सब मादल ठटाएर सांस्कृतिक आफ्नो परम्परा भेष भे वेशभूषा लगाएर मादल बजाएर त्यो समाजमा डान्स डान्सदेखिको लिएर सबै कुरा हुन्थ्यो तर अहिले यो एक पर्सन्ट पनि देख्न पाइँदैन र अहिलेको युवाहरूमा यो सबै केही रहेन र अहिलेको युवाहरूलाई यो भन्दा एउटा कहानी जस्तो लाग्दछ र मेरो विचार यही रहेछ अहिलेको युवामाथि यो अहिलेको युवाहरूले धेरै नै कम्ती गरेको छन् यो सबतिर ध्यान ध्यानहरू दिन दिन र घरमा जो पनि हुन्छ हजुरआमा हजुरबुबा होउन्जेल हाम्रो हाम्रो सिकाउने मान्छे हुन्थे तर जोस जो जुन चाहिँ युवामा जुन चाहिँ युवाको घरमा बुजुर्ग बुजुर्ग मान्छेहरू हुनुहुन्न र उनीहेरूले त्यस्तो ज्ञान पाउन पाएन त्यही भएर अहिले निकै कम्ती भएको छ युवाहरूमाथि यो सबमा ध्यान दिनको निम्ति मेन कुरो यो आफ्नो समाज संस्कृतिहरूमा हरूमा ध्यान दिनभन्दा पहिला चाहिँ आफ्नो फ्यामिली आफ्नो परिवारबाट आमाबाबाले भन्नुहुन्छ कि यो चिज गर यो चिज हाम्रो संस्कृति हो यो पोसाक हामीले लगाउनुपर्छ सिकाउने पनि अहिले निकै नै कम्ती भएको छ सबै आआफ्नो काममा बिजी भएर अलिकति जमानै त्यस्तै आएको छ अलिकति फोनमा मात्रै सबै कुरा केही दिन्छ तर त्यो सब केही मानिँदैन अन्त अहिलेको युवामाथि जागरुक गर्ने निकै नै कम्ती छन् सबै आफ्नो काम र आफ्नो आर्थिक जीवनले बिजी भएर उनी चालु भइ भइरहेका छन् यसमा मेरो भनाइ त्यही हो धन्यवाद